हलो हलो बाह्र बजेतिर अहिले गरम हुँदैछ है गरम भनेर चाहिँ होइन रुटिन चेन्ज भएको छ

पानी चाहिँ अब होइन उल्टी बेलातिर जब घामहरू डुब्ने गर्छ होइन त्यतिखेर चाहिँ गर्नुपर्छ होला है अँ त्यो पनि हुन्छ एउटा होइन बिहान गर्दा पनि हुन्छ तर अन्त बस्नु भन्दाखेरि चाहिँ अब आउनु कामहरू छैन भने चाहिँ आउनु होइन कामहरू छ भने चाहिँ अब बिहान आउँदा पनि हुन्छ अँ भन भाइ अँ हुनु चाहिँ आहिले सात आठजना भएको छ प्र्याक्टिस गराउने चाहिँ होइन अन्त दुई तिनजना चाहिँ आउने भन्दै छ ठिकै प्लेयरहरू नौ दसजना हुन्छ होला प्र्याक्टिस गर्ने चाहिँ हजुर हजुर हुन्छ हुन्छ अँ त्यो चिजले अहिले हैन तिमीहरूलाई म प्र्याक्टिस गराउँछु मजाले त्यसको बादमा चाहिँ तिमीले ठिक भएर चाहिँ अन्त तिमीहरूलाई चाहिँ हामी म खेलाउनु लान्छु क्या सानो सानो गेमहरू सानो सानो गेमहरू खेलाउन लान्छु त्यतिखेर तिमीहरूलाई म लान्छु कतै टाढो टाढो

तिमीहरूलाई पहिला हामी प्र्याक्टिस गराउँछौँ होइन तिमीहरूले पनि सक्छौँ अलिकिति त्यहाँदेखिन्को तिमीले के के लाने त्यसको बादमा तिमीहरूलाई ग्राउन्ड लान्छु त्यही लागि मतलब प्र्याक्टिस गराउनु खोजेका क्या